हाम्रो गाउँमा अन्त्येष्टि सम्बन्ध संस्कारहरू भिन्न भिन्नै छन् किनभने हाम्रो गाउँमा बुद्धिस्ट हिन्दू इस्लामिक सबै धर्मका मानिसहरू बसोबासो गर्छन् अनि उहाँहरूको आ आफ्नै अन्त्येष्टि सम्बन्धी संस्कारहरू छन् त्यसै अनुसार यहाँ विशेष गरि बुद्धिस्टमा र हिन्दूमा भन्नु पर्ने हो भने मानिस बितेको भोलिपल्टको दिन त्यसलाई गएर जलाउने या गाड्ने काम गरिन्छ त्यसपछि बुद्धिस्टहरूले जसरी बाहुनहरूले पनि नै उहाँहरूले मन्त्रहरू बर्चसहरू पढेर च्यान्ट गर्नुहुन्छ है अनि त्यसपछि फेमिलीको कतिजना जस्तो बुद्धिस्टमा कतिवटा ठाउँमा फेमिलीको विसेस अनुसार पनि उहाँहरूको अन्त्येष्टि काम कहिले गरिदिने भन्ने हुन्छ जस्तै कतिजनाले सात दिनमा गर्ने हुन्छन् कतिजनाले तिन दिनमा गर्ने हुन्छन् कतिजनाले तेह्र दिनमा गर्ने हुन्छन् त कतिजनाले एक्काइस दिनमा त कतिजनाले उन्चासमा अन्त त्यसर्थ त्यो अनुसार चै भिन्न भिन्नै छन् अनि एक्काइस दिनसम्म तपाईँको एक्काइस दिनसम्म चाहिँ बसेर त्यहाँपछि उता अन्त्येष्टि लास्ट राइड फुलफिल गर्दाखेरि चाहिँ अनि तपाईँको बिच बिचमा मोरलमहरू पढाइन्छ है जस्तो हिन्दूमा किर्तनहरू लगाइन्छ बुद्धिस्टमा मोर्लम माणे मोर्लमहरू पढाइन्छ अनि हप्तामा एकपल्ट त्यो सात चौढ एक्काइसको तिन हप्ताको अन्तरालमा एकपल्ट हुन्छ कि या हप्तामा तिनपल्ट हुन्छ यसरी मोर्लमहरू पढाइने गरिन्छ अनि त्यतिबेला जसरी कामको बेलामा सरी जसरी यता फाइनल सेरोमनी लास्ट बिदाइको त्यो उएसमा चाहिँ समयमा चाहिँ लामाहरू भक्कु आएका हुन्छन् भने मोर्लम गर्दाखेरि मान्छेहरू कम्ती हुन्छन् लामा कम्ती हुन्छ र फेमिली मेम्बर मात्रै बसेर पनि त्यो गर्न सकिन्छ त कतिवटा ठाउँमा गाउँ समाजका मान्छेहरू पनि आएर साथ दिन्छन् अनि त्यसपछि तेसरी उहाँको सात या चौध या तेह्र या एक्काइसमा चाहिँ काम गर्ने गरिन्छ अन्त यस्तै यस्तै किसिमको अन्त्येष्टि सम्बन्धि संस्कारहरू छन् हाम्रो गाउँमा